हाम्रो धर्मिक चढावासँग सम्बन्धित खाद्यान्न वस्तुहरूमा आउँछन् जस्तो कि सेलरोटी भयो या भगवानलाई चढाउने पुरी सुजी जुन चाहिँ धेरै प्रसिद्ध पनि छन् र सुजी पुरी भनौँ त्यसमाथि अगर हामीहरूले अगर हिन्दू हिन्दू धर्ममाथि गयौँ भने त्यसमा यदी हाम्रोमा सबैभन्दा विशेष अरू छठ पूजा जसमा हामीले ठेकुवा खुर्मा र यो चौध जनवरीको सङ्क्रान्तीमा तिलको लड्डु र मुरैको लड्डु दही चिउरा यो सबै खानुपर्छ जुन चाहिँ हाम्रो धर्मसँग जोडिएको चढावाहरू हुन्